हाम्रो दार्जिलिङ जिल्लामा चाहिँ है हेल्थ केयर चाहिँ अब हेल्थ सेन्टरमा चाहिँ अब त्यस्तो राम्रो फेसिलिटी छैन त्यसमाथि अब दबाईपानी अब त्यो बिमारहरूको त्यस्तो दबाईपानीहरू चाहिँ राम्रोसँगले खुवाउँदैन दबाईपानी त्यसै राम्रोसँग केही अलिकति बिमार भयो भने चाहिँ सहरहरूतिर त्यस्तो रेफरहरू गरिदिने है अन्त अन्त बुढाबुढीको लागि ओल्ड जो घरमा राख्नसक्दैन अब बोजूहरू बाजेबोजूहरू उसको लागि चाहिँ एउटा घर राम्रोसँगले त्यस्तो व्यक्तिहरू देखेको छुइनँ एउटा हाम्रो गाउँमा छन त छ सानो तर त्यसमा मात्रै त्यस्तो राम्रो छैन त्यो ठुलो अब अरू त्यस्तो बेसी गाउँहरूतिर पनि मैले राम्रोसँगले देखेको छुइनँ अन्त अब सोसाइटीमा जुन चाहिँ अब अब केटा छोरा छोरी नानीहरू सानसानो नानीहरूलाई चाहिँ अब सेक्युरिटी अब त्यस्तो राम्रो छैन त्यसमाथि अब सरकारले केही कदम उठाइदियो भने त्यही राम्रो हुन्थ्यो भन्ने